हेलो हजुर भन्नु होस् मेरो दोकानमा दुध पाउँछ पनिर पाउँछ घिउ पाउँछ दही पाउँछ लस्सी पाउँछ तपाईँलाई के चाहियो छुर्पी तपाईँ तिन सय रुप्पे केजी हो दही हो एक सय रुप्पे केजी दुध चाहिँ तपाईँको पचास रुप्पे केजी पनिर तिन सय रुप्पे किलो मही पनि बनाउँछु त चालिस रुप्पे केजी हजुर तपाईँलाई कति किलो चाहिएको मही चाहिँ हजुर हजुर हजुर हजुर घिउ बनाउँछु त घिउ छ सय रुप्पे केजी दिन डेली नै हुन्छ घिउ पनि हजुर कति किलो चाहिएको घिउ चाहिँ तपाईँलाई हजुर राम्रै क्वालिटीको पाउँछ एकदम राम्रो क्वालिटी पाउँछ तपाईँ जस्तो भन्नु होस् डायरीको घिउ चाहियो कि तपाईँलाई पारेको मही पारेको घिउ चाहियो कि ठेकीमा पारेको चाहियो कि सबै थोक पाइन्छ यहाँ पर

हजुर हजुर ठेकीमा हजुर त्यो पनिर बनाउँदा चाहिँ दुधमा फटाएर बनाइन्छ पनिर चाहिँ छर्पी ए एकै क्वालिटीको हुन्छ राम्रै हुन्छ मेरो दोकानमा चाहिँ एउटै क्वालिटीको छ एकदम राम्रो स्पेसियल बनाउँछु छुर्पी म हो मही पारेर मही फटाएर छुर्पी बनाउँछु मेरोमा एकदम राम्रो हुन्छ एकदम प्योर हुन्छ क्या हौ हजुर कति छुर्पी कति चाहियो तपाईँलाई भन्नु होस् न ल ल म तपाईँको पठाइदिन्छु नि सब प्याकिङ गरेर